भाँडाकुँडा धुँदा चाहिँ अब म टक्कै साबुन मजाले साबुन गजगज लगाएर पानीले हल्का पखालेर गर्छु अन्त त्यो पनि चिप्लो गएन भने चाहिँ फेरि एकपल्ट माझ्छु र पनि गएन भने चाहिँ निम्बु लगाएर धुन्छु अन्त सफा हुन्छ

मजाले सुकाइदिएर पुसपास गरेर चाहिँ भाँडाकुँडा राम्रो हुन्छ अन्त चाहिँ खाएको फेरि खाएको भाँडा मैला हुन्छ फेरि धुन्छु त्यही हो